मसँग चाहिँ त्यस्तो थुप्रै पुस्तकहरू छ जुन चाहिँ मैले सुरूमा चाहिँ अब त मलाई त्यस्तो मन पर्छ भनेर सोचेको थिइनँ तर अहिले चाहिँ मलाई त्यो पुस्तकहरू पढ्दा राम्रो लाग्छ जस्तै म उपन्यासहरू पनि पढ्छु स्टोरी बुक पनि पढ्छु अनि स्पेसियल पोजिटिभ बुकहरू मोटिभेसन पोजिटिभ बुकहरू पनि पढ्छु अनि त्यो पढ्दाखेरि चाहिँ साँच्चै नै मलाई पुरा राम्रो लाग्छ पोजिटिभ मोटिभेसनल बुकहरूले चाहिँ मलाई थुप्रो लाइफमा कतिवटा कुरोमा राम्रो सोच्नुमा राम्रो कुरो गर्नमा एउटा प्रेरित पनि गर्छ म चाहिँ बेसी जस्तो तर अङ्ग्रेजी बुक नै पढ्ने गर्छु नेपाली त्यस्तो बेसी पढ्दिनँ अनि त्यो बुकहरू चाहिँ पढ्दाखेरि मलाई एउटा भनौँ खुसी दिन्छ एउटा शान्ति दिन्छ अनि त्यो बाहिरको नेगेटिभिटीहरूसँग लड्ने एउटा शक्ति पनि दिएको जस्तो मलाई लाग्छ अनि मलाई चाहिँ बुक पढ्दा एकदम राम्रो फिल हुन्छ